मैले अस्ति एउटा ड्रिल किनेर लिएको थिएँ र एकदम राम्रो रहेछ बजेट फ्रेन्डली एकदम अफरडेबल रहेछ है त्यसको क्वालिटीहरू पनि एकदम मजाको रहेछ चलाउनुमा पनि एकदम सुविधा भयो है बास